र आहिले भइरहेको छ पोल्युसनहरू हाम्रो इन्डियामा बेसी जस्तो है अनि त्यस्तै हामीले सरकारले हाम्रो सरकारले त्यसलाई हेरिदिएको छैन आहिले पोल्युसन बेसी भएकोले ट्रेफिकहरू बेसी भएकोले हामीले आहिले रुखपातहरू रोप्नुपर्छ त्यस्तोहरू सरकारले हेरिदिनु पर्छ हामीले प्लास्टिकहरू नालातिर जहाँ पाए त्यहीँ फ्याँक्छ हामीले त्यो प्लास्टिकहरू जलाउँदैन त्यसले गर्दा चाहिँ हाम्रो पल्युसन बिग्रिन्छ र त्यो भएर हामीले जे पनि हामीले खान्छ ओर्छ डस्टबिनमा हाल्नु पर्छ जहाँ पाए त्यहीँ फ्याक्नु हुँदैन र अन्त हामीले रुखपातहरू काट्नुहुँदैन रुखपातहरू काट्नु झन् हामीलाई चाहिँ रोप्नु पर्छ हाम्रो पल्युसन सुधार्नुको लागि र त्यो सरकारले हेरिदिनु पर्छ अन्त हाम्रो बेसी ट्राफिक भएकोले हामीले हामीले ट्राफिकको रुलमा हिँड्दैन त्यही भएर हाम्रो जहिले पनि ट्राफिक बिग्रिन्छ र त्यो हाम्रो पुलिस हाम्रो इन्डियन पुलिसहरूले त्यो हेरिदिनु पर्यो राम्रोसँगले राम्रोसँगले चेक गर्नु पर्यो उनीहरूलाई अन्त ट्राफिकहरू सबै हामीले मिलाउनु पर्यो अन्त ट्राफिकहरू मिलाएर हामीले सबैलाई साइड गर्नु पर्ने हो हिँड्नेहरूलाई हिँड्नु दियो त्यस्तोहरू गर्नु पर्छ हामीहरू र हाम्रो बेसी पल्युसन भएकोले हामीहरू सबैजना त्यो प्लास्टिकहरू जहाँ पाए त्यहीँ फ्याक्नु हुँदैन सबै हामीले जलाउनु पर्छ त्यही भएर त्यही भएर हामीले याद गर्नु पर्छ यस्तोहरू सबै अन्त रुखपातहरू हामीले डाउनलोड गर्नु पर्छ ए रुखहरू हामीले काट्नु दिनुहुँदैन हाम्रो पल्युसनहरू हाम्रो ओक्सिजन आउँदैन रुखपातहरूले हाम्रो ओक्सिजन दिन्छ सो त्यही भएर हाम्रो सरकारलाई भन्नु पर्छ जति पनि रुख आहिले काटिरहेको छ हो त्यो काट्नु दिनु हुँदैन हाम्रो त्यो रुखहरू काटेपछि भोलि पर्सि हामीलाई हामीलाई सास लिनु कसरी रुख रुखपातहरूले गर्दा त हामीले सासहरू लिनु परिहेको छ त्यही भएर हामी रुखपातहरू काट्नु दिनुहुँदैन त्यो सरकारले हामीलाई हेर्नु पर्यो रुख काठहरू हेर्नेलाई

ट्राफिकहरू पनि हाम्रो पुलिसले मजाले हेरिदिएर पुलिस अथवा हामी हामी मान्छेले धरी हामीले ट्राफ्कको रुलमा हिँडिदिनु पर्यो ट्राफिकमा हिँड्नु पर्यो ट्राफिकले जस्तो जस्तो भन्छ पुलिसहरू त्यस्तो त्यस्तोतिर हिँड्नु पर्यो अथवा एक्सिडेन्टहरू पनि हुनु सक्छ त्यही कारणले हामी सबै कुरो हाम्रो एउटा रुल भन्ने हुन्छ अथवा रुल नभने पनि हाम्रो एउटा लाइक डिसिप्लिन डिसिप्लिन हाम्रो अनुशासन हुनै पर्छ हाम्रो नेपालीमा अनुशासन भन्छन् अनुशासनमा अनुशासन बिना हाम्रो केही छैन लाइक जे पनि हामीले गर्छ अनुशासनमा गर्नु पर्छ हामी ही रोड रोड क्रोसहरू गर्दा हामी अनुशासनमा गर्नु पर्छ अन्त त्यही हो ट्राफिकहरू हामीले हुनु दिनुभएन सबै जग्गा हामीले हेरेर हिँड्नु पर्छ अन्त रुख काठहरू काट्नेहरूलाई पनि हामीले सम्झाउनु पर्छ रुखहरू यस्तो काट्नु हुँदैन भनेर अन्त प्लास्टिकहरू पनि सि फ्याँक्नेहरूलाई पनि कराउनु पर्छ यसरी प्लास्टिकहरू फ्याक्नु हुँदैन जलाउनु पर्छ प्लास्टिक अन्त त्यही भएर हामीले प्लास्टिकहरू पनि जहाँ पाए त्यहाँ फ्याक्नुहुँदैन र जहाँ पाए त्यहीँ फ्याँक्नेहरूलाई पनि हामीले भन्नु पर्छ यस्तो गर्नु हुँदैन अथवा यस्तो गर्यो भने यस्तो हुन्छ यस्तो हुन्छ भनेर अन्त त्यो हाम्रो सरकार र हाम्रो यहाँ सबाजना हामी जस्तै नर्मल मान्छे सबैलाई हामी रिक्वेस्ट गर्छु होइन यस्तोहरू हामीले गर्नु हुँदैन भनेर अन्त अब यस्तो गर्यो भने हाम्रो यस्तो हुन्छ भनेर हामीले यस्तो भन्नु पर्यो त्यही भएर हामीले सबैतिर ध्यान दिनु पर्छ सरकारले पनि ध्यान दिनु पर्छ यस्तोतिर आहिले हाम्रो त्यो जहाँ पाए त्यहीँ मैला फ्याँकेको हुन्छ आहिले जस जसको कामकाज हुँदैन हो तिनीहरूलाई त्यो त्यो त्यो मान्छेहरूको पनि काम हुँदैन हो त्यो मान्छेहरूलाई काममा लगाएर उनीहरूलाई पनि पैसा हुन्छ उनीहरूलाई पनि काम काम पैसा हुन्छ हाम्रो पनि देश पनि सफा र बेरोजगारहरू पनि हुँदैन त्यही कारणले हाम्रो सरकारले त्यस्तो सबै कुरो हेरिदिनु पर्यो अनि हेरिदिएर हाम्रो हाम्रो इन्डिया क्लिन हुन्छ त्यसपछि हाम्रो ऊ यो पल्युसनहरू हुँदैन हामीले पोल्युसनहरू हुनु कम हुन्छ अन्त हामीले प्लास्टिकको चिजहरू चाहिँ अलिक कम्ती गर्नु पर्छ प्लास्टिकको चिजहरू बेसी गर्यो भने राम्रो हुँदैन त्यही भएर हुन्छ रुख काठहरू काट्नु दिनुहुँदैन बरु हामीले रुख काठहरू मर्नु आटेको छ भने हामीले पानी दिनु पर्छ किनभने हाम्रो हाम्रो रुखपातहरू काट्यो भने चाहिँ हाम्रो ओक्सिजन भोलि पर्सि आउँदैन ओक्सि सबै रुख काट्यो भने त हामी त मान्छेहरू जिउँदो पनि हुँदैनौँ होला त्यही भएर हामीले पानीहरूतिर पनि हामीहरूले मैलाहरू हाल्नु हुँदैन पानीहरू हाल्नु हुँदैन पानीहरू बेसी मैला गरेछ भने त्यो पानी कसरी पिउने त्यो पानीले गर्दा भित्रको माछाहरू सबै मर्छ माछाहरू मरेर हाम्रो त्यो माछाहरू मर्छ अझै त्यही पानी हामीले पिउँछ हामी पनि बिमारी हुन्छ त्यही कारणले हामीहरूले खोलामा बेसी जस्तो हामीले पनि मैलाहरू हाल्नु हुँदैन कि त हामीले जलाउनु पर्यो कि त पुर्नु पर्यो यसरी हामीले खोलातिर बगाउँछ त्यो खोलाको पानी नै खान्छ हाम्रो गाई हामी माछाहरू सबै त्यहीँ हुन्छ खोलाभित्र त्यसरी त्यो सब खोलामा पनि पल्युसन बढ्छ त्यही भएर हामी पनि हरेक नानीहरू बिमारी हुन्छ त्यो पल्युसनले हामीलाई हामीले पल्युसनलाई कन्ट्रोल नगर्नु सकेर त्यो लागि नानीहरूलाई बेसी जस्तो खोकीहरू र ज्वरोहरू आउँछ त्यही भएर हामीले त्यो चाहिँ ध्यानमा राख्नु पर्छ र खोलातिर पनि यस्तो प्लास्टिकहरू फ्याक्नु हुँदैन खोला जता पताहरूतिर प्लास्टिक पनि फ्याँक्नु हुन्न कि त हामीले जलाउनु पर्यो त्योहरू अथवा हामीले के गर्नु पर्यो अन्त त्यै हाम्रो सरकारलाई पनि त्यसरी भन्नु चाहन्छु होइन जसले पनि जता जता प्लास्टिकहरू फ्याँक्छ हो त्यो उनीहरूले देख्यो भने उनीहरूलाई गाली गर्नु पर्यो सम्झाउनु पर्यो अथवा फाइन लिनु पर्यो तिमीहरूले किन यस्तो गरेको भनेर हाम्रो यहाँ सबैले सबैले हेरिदिनु पर्यो त्यस्तो हाम्रो किनकि देश पनि राम्रो हुन्छ सफा होइन बिमारी पनि कोही पनि हुँदैन त्यसरी त्यसरी गर्दा अन्त त्यही सरकारले हेरिदिनु पर्यो होइन त्यो सबैतिर अन्त पल्युसन पनि हुँदैन हाम्रो यता पल्युसनहरू भएन भने त मान्छेहरू बिमारी पनि हुँदैन अन्त त्यही हो खोलातिर फ्याँक्यो भने पनि माछा पनि बिमारी हामी पनि बिमारी सबैजना बिमारी हुन्छ अनि त्यही भएर सरकारले त्यसरी नै हेरिदिनु पर्यो थ्याङ्कयु